ए हजुर भन्नुहोस् ए नमस्कार दिदी ए हजुर हो हो त हो हो हजुर तपाईँले सही नम्बरमै फोन गर्नु भएको छ ए हजुर भन्नुहोस् न ए हजुर हजुर हजुर ए ए हजुर हजुर हजुर

ए अच्छा अच्छा हजुर हजुर धेरै राम्रो हो नि ए हजुर हजुर भन्नुहोस् न ए ए त्यो तपाईँले केही तपाईँले केही चिन्ता गर्नु पर्दैन तपाईँको जुन चाहिँ साथी आउनु भएको थियो उहाँ उहाँ उहाँलाई पनि सोद्धा हुन्छ एकदमै तपाईँलाई जे तपाईँले भन्नुहुन्छ त्यही प्रकारले नै हामी मिलाइदिन्छौँ होइन त्यहाँ केही समस्या पनि हुँदैन है तपाईँ यदि आउने बेलामा चाहिँ मलाई कन्ट्याक्ट गर्नुहोस् अनि विशेष गरी अब तपाईँ केहीको दुःख पनि छैन अब तपाईँले जे भन्नुहुन्छ है सबै कुरा तपाईँले बिजुली पानी सबै तपाईँले पाउनु सक्नुहुन्छ सबै एकदमै प्रसस्तै छ त्यस्तो केही तपाईँलाई तपाईँहरूलाई समस्या चाहिँ हुँदैन होइन होइन अब अब होइन हामी त्यस्तो हुन्छ हेर्नुहोस् अब हामी एउटा त्यो तपाईँ यदि भन्नुभयो भने चाहिँ हाम्रो धेरैवटा टुरिस्ट घुमाउने हाम्रो अब अब गाडीहरू पनि छ होइन अब तपाईँ जहाँ भन्नुहुन्छ यदि तपाईँले सिलगढी ए तपाईँ दार्जिलिङै भन्नुभयो भने पनि हामी यहाँबाट तपाईँहरूलाई हामी पठाइदिन्छौँ त्यो अनुसारले मिलाएर हामी पठाइदिन्छौँ नि ए हजुर त्यो कालेबुङमै पर्छ त्यो तपाईँले जुन चाहिँ नाम सुन्नु भएको छ त्यो चाहिँ कालेबुङको एकदमै नम्बर वान टुरिज्म हो मानिसहरूले रुचाएको प्रायः कलकताबाट आउँदा पनि डेलो नै गएर बस्छ त्यही नै कालेबुङको एउटा चिन्ने र कालेबुङको एउटा के भन्छ अब शोभा नै भनौँ है त्यो चाहिँ अब डेलो हो र तपाईँ आउनुभयो भने हामी तपाईँलाई त्यहाँ पनि हामी घुमाइदिन्छौँ नि हजुर हजुर हुन्छ हुन्छ तपाईँहरू जहाँ भन्नुहुन्छ जे भन्नुहुन्छ जस्तो भन्नुहुन्छ हामी तपाईँलाई त्यही अनुसार हामी तपाईँहरूलाई हामी सर्भिस दिनेछौँ त्यही अनुसार तपाईँलाई पठाउनेछौँ त्यही अनुसारको नै हामी तपाईँलाई होटल पनि है हाम्रो एकदमै राम्रो छ हामी त्यही अनुसारै तपाईँहरूलाई हामी ट्रिट तपाईँहरूसँग हामी गर्नेछौँ होइन त्यो हाम्रै छ कि तर अब विशेष गरी अब तपाईँले चाहिँ त्यसको अलिकति चार्ज चाहिँ अब तपाईँहरूको लाग्छ तर अब त्यो मिलिहाल्छ अब तपाईँहरू आउनु भयो भने चाहिँ

हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हवस् हवस् हुन्छ